अहिले त धेरै संसार परिवर्तन भइसकेको छ पहिलाको जमानामा अब हाम्रो मम्मीहरूको जमानामा केही थिएन अरे त्यति बेला त हामी जन्मेका पनि थिएनौँ त्यति बेला त गाडीघोडाको केही उयो पनि थिएन चलन पनि थिएन मोबाइल फोनको केही चलन थिएन त्यति बेला म हामी जन्मिँदाखेरि त केही थिएन त अब आफ्नो फोटोधरि खिच्न पाएन मेरो मम्मीहरूको अब फोटो खिच्न पाएनन् उनीहरूले पनि पहिलाको जमानामा अब त्यस्तो केही थिएन अहिले त धेरै परिवर्तन भइसकेको छ मोबाइल फोन अहिले त जे पनि कुरा हामीले इन्टरनेटमा सर्च गर्नसक्छौँ फोन मोबाइलबाट हामीले जानकारी लिन सक्छौँ यहाँदेखि कहाँ जानुपर्ने त्यसको बारेमा पनि जान्न सक्छौँ अब कालिम्पोङ जानुपर्यो भने पनि त्यसको लागि जानसक्छौँ यहाँ अब यहाँदेखिको बाहिर जानुपर्यो भने पनि कहिले अब टिकटहरू गर्नको लागि पनि अहिले त सजिलो छ होइन अनलाइनबाट पनि हुन्छ पैसाहरू पनि अब अनलाइनबाट निक्लिहाल्छ अहिले त अब कमाउनको लागि जाँदा पनि अब पैसाहरू घरमा यसरी पठाउनुपर्छ भन्ने हुँदैन अहिले जामानामा त अब फोन छँदैछ सबै फोनबाट भइहाल्छ चिठ्ठीहरू लेख्नुको जरुरत छैन पहिलाको जमानामा चाहिँ अब लेख्थेँ अहिले त धेरै परिवर्तन भएर लेख्नुपर्दैन धेरै अब सुविधा छ अहिले त मान्छेहरूले फोनबाटै बिजनेस गरिरहेका छन् अहिलेको त के के निकालेको छन् पहिलाको जमानामा अब खानाहरू चुलोमा बनाउँथेँ अहिले त ग्यासहरू ओभनहरू धेरै छ पहिला अब भाँडोमा पानी तताउँथेँ अहिले त पानी पनि अनि अब ग्यासमा भइहाल्छ सबै कुरा अहिले त यो संसार परिवर्तन भएर धेरै चिजहरूको सुविधा भएको छ अहिले त धेरै धेरै सुविधा भएको छ यता जानुको लागि उता जानुको लागि